हेलो ए म दोकानको लागि उयो टमाटर आलुहरूको रेट कति छ हौ टमाटरको भाउ घट्यो कि घटेन भनेर नि सोध्नुलाई नि

ए फ्रेसै छ ताजा एकदम हजुर हजुर ए म त फेरि त्यो सडेको पडेको छ भने चाहिँ नलाने अर्ग्यानिक हो भने चाहिँ राम्रो क्वालिटी हो भने चाहिँ लानुपऱ्यो भनेर नि हजुर हजुर हजुर एकदम फ्रेस छ तिनीहरू पनि हजुर हजुर हजुर अन्त डल्ले खोर्सानीको चाहिँ रेट कति छ हौ अहिले दाम ए अन्त अरू चाहिँ के के आउँछ अरू भोलिको लागि चाहिँ फ्रेस चिजहरू चाहिँ सब्जीहरू हजुर हजुर ए फ्रेस छ भने चाहिँ हजुर हजुर ए फ्रेस छ भने चाहिँ राखिदिनुहोसै म आउँदैछु लिनु हजुर हुन्छ हुन्छ अरू अरू सब्जीहरू चाहिँ के के छ हौ ए भेन्डीहरू चाहिँ कसरी किलो छ ए हुन्छ राखिदिनुहोस् न त्यो पनि ताजा छ भने हजुर ए हुन्छ हुन्छ अन्त हजुर हुन्छ हुन्छ